अब यो तपाईँको नेपाली भाषाको कुरो गर्नुपर्दाखेरि यो भाषा चैँ यस्तो खालके एउटा यो भाषा हो यो चाहिँ आमा भन्दा पनि ठुलो जस्तो मलाई लाग्छ म कालिम्पोङ डिस्ट्रिक्ट बस्ने मान्छे यहाँ मेरो भोटे लाप्चे नेपाली अन्य समुदायहरू युगौँदेखि बस्दै आएको र तपाईँको म एउटा भोटिया समुदायबाट भए तापनि यहाँ प्राय प्राय यही नेपाली भाषा चलाइन्छ अब यो चाहिँ अब मैले बुझ्दा मैले जान्दा यो चाहिँ अब एउटा आमाभन्दा पनि ठुलो है हामीहरूको प्रत्येक यहाँ अब लाप्चेको घरमा हेरौँ भोटियाको घरमा हेरौँ डुक्पाको घरमा हेरौँ यहाँ कालिम्पोङ डिस्ट्रि्क्टमा दार्जिलिङ डिस्ट्रिक्टमा प्राय प्राय यही भाषा नै बोलिन्छ यही भाषा बोलिन्छ हालाकि अब हामीहरूको अब वर्षमा आउने परबहरूतिर आफ्नो जुन चाहिँ अब अवसरहरू यस्तो परवहरू तिर पनि यही भाषा नै बोलिन्छ नेपाली भाषा र यो अत्ति नै महत्त्वपूर्ण मलाई लागेको आमा भन्दा पनि ठुलो लाग्छ मलाई यो भाषा यही भाषा बोलेर म हुर्किएँ बढेँ आफ्नो भाषाको म भनौँ भनेदेखिलाई अब बोल्दिन पनि यही भाषा नै सजिलो लाग्छ अति नै मिठो सजिलो सरल भाषा र म त अब सबैलाई भन्छु एउटा कमन ल्याङ्गवेज हो पाहाडमा हामीले सबैले बोल्ने यो बेगर हामी बाच्न सक्दैनौँ मलाई अब त्यस्तो लाग्छ अब तपाईँहरूलाई कस्तो लाग्छ कुन्नि मलाई यो त थाह भएन तर मेरो यो निम्ति चाहिँ यो भाषा चाहिँ आमा भन्दा पनि ठुलो म आज जे छु जस्तो छु यही भाषाकै कारणले गर्दा हो यही भाषा पढेर बोलेर हरेक कुरो सिकियो जानियो र यो भाषालाई त अब कदापि भुल्नै सकिँदैन र सायद तपाईँहरूलाई पनि अब त्यस्तै लाग्छ होला र एउटा कमन ल्याङ्गवेज है हो तपाईँहरूले याद गर्नुहोस् सबै हामीहरू मिलेर यही भाषा बोलिन्छ पाहाडमा बाँकी आफ्नै आफ्नै भाषा हुँदाहुँदै पनि बोलिँदैन त्यत्ति र यही भाषा बोल्ने चाहिँ यही भाषा हो र यसलाई माया गरौँ ल है धन्यवाद